हाम्रो इन्डियामा चाहिँ आफ्नो आफ्नो कन्ट्रीमा आफ्नो आफ्नो ट्रेडिसनल फुडहरू हुन्छ जस्तै हाम्रो नेपालीमा आफ्नै ट्रेडिसनल फुड छ जस्तै फाल्टो फाल्टो जग्गातिर पनि जस्तै केरलाको सबै जग्गाको फाल्टो फाल्टै ट्रेडिसनल फुडहरू हुन्छ उनीहरूलाई पनि जस्तै साउथको मान्छेहरूलाई पनि एटलिस्ट हाम्रो इन्डियाको कस्तो हुँदोरहेछ टेस्ट गर्नु इच्छा लाग्छ त्यसरी नै मलाई पनि साउथमा चाहिँ कस्तो प्रकारको कस्तो टेस्ट हुन्छ कसरी बनाउँछ या कस कति कस्तो मिठो हुन्छ भनेर चाहिँ एकपल्ट चाहिँ चाख्नु इच्छा लागेको छ